हामी चाहिँ अब है बाल्यकालमा चाहिँ अब लुक्नेहरू खेल्थ्यौँ लु लुक लुके डुममारा खेल्थ्यौँ त्यसमा चाहिँ अब जस्तै हामी छ सातजना छौँ भने अब छजना छौँ भने अब पाँचजना लुकेर है एकजनाले चाहिँ अब खोज्नु पर्थ्यो अब खोज्दाखेरि अब जसलाई फर्स्ट भेट्छ ऊ चाहिँ डेन हुन्थ्यो उसले चाहिँ फेरि हामीलाई फेरि अब खोज्थ्यो अब हामी लुक्थ्यौँ अब त्यसरी खेल्थ्यौँ अनि गड्डीहरू खेल्थ्यौँ स्किपहरू खोल्थ्यौँ

खेल्थ्यौँ अनि अब अहिलेको नानीहरू चाहिँ अब त्यस्तो कुनै पनि अब खेलहरू चाहिँ खेल्दैन उनीहरूले चाहिँ खालि अब फोनमा बिजी हुन्छ फोनै मात्रै खेल्छ बाहिर निक्लेर कुनै कुरो पनि खेल्नु उनीहरूले इच्छा गर्दैन है अब पहिला पहिला हाम्रो पालामा त हामी धेरै अब खेल्थ्यौँ अब अनेक किसिम र उपद्रव पनि गर्थ्यौँ